यहाँ हाम्रो बुढा बुढीहरूलाई चाहिँ बाजे बोजुहरू बिमारीहरू भयो भने चाहिँ अप्ठ्यारै छ बाटोहरू अप्ठ्यारो छ अब गाडीहरू पाएन भने बोकेर पनि लानुपऱ्यो अन्त यहाँनिर जाति हुने छैन भनेदेखि सिलगढी लानु त्यता पनि फेरि बाटो घाटो कोही बेला राम्रो हुँदैन धेरै असुबिस्तै छ